म आफ्ना तस्विरहरू सोसल मिडियामा चाहिँ किन पोस्ट गर्न चाहन्छु भने टाढाटाढा छरिएर बसेका साथीहरू दिदीबहिनीहरू हामी हतपत भेट हुन सक्दिनौँ र फेसबुकमा अप्लोड गर्छु कति साथीहरूले न यो कस्तो राम्री भएछ भनेर सोच्छन् कति साथीहरूले यो बिहा गरेर यस्तो भएछ यो न बिहा गरी यस्तो भएछ भनेर यादगार हुन्छ उनीहरूले कुरा गर्छन् त्यही भएर म बिचबिचमा म सोसल मिडियामा आफ्नो फोटोहरू अप्लोड गरिरहन्छु मलाई मनपर्छ सोसल मिडियामा अप्लोड गर्नु किनभने टाढाटाढाका साथीभाइहरू प्रायःजस्तो भेट हुनसक्दैन होइन त्यो सोसल मिडियामा देखेर कन्टेकमा बात हुनु पनि सक्छ मलाई चिन्नु पनि सक्छ र चिनेर तारिफहरू गर्छ मलाई त्यो राम्रो लाग्छ तिमी अहिले राम्रो भएछौ राम्रो हुनु थालेछौ पहिला यस्तो थियौ भनेर भन्छन् त्यो तारिफ आफ्नो तारिफ राम्रो लाग्छ सोसल मिडियामा फेसबुकहरूमा कन्टेकतिर कन्टेकतिर कन्टेकमा बात गर्नु पाउँछु भनेर फेसबुकमा पोस्ट गरिरहन्छु सोसल मिडियामा आफ्नो तस्विरहरू हालिरहन्छु